मेरो जीवनमा भएको अब तक्निकी परिवर्तनहरूको बारेमा भन्नुपर्दा अब पहिलाको समयमा यो अब फोनहरू थिएन कतिवटा अब जानेकै थिएन कसैले केही जानेको थिएन त्यसमा चाहिँ अब धैरै दुःख थियो पहिलाको र अहिलेको भिन्नता छुट्टाउनु पर्दा चाहिँ अहिलेकोमा अब धेरै सुविस्ता छ किनभने अहिलेको समयमा चाहिँ अब हामीले मोबाइल फोनहरू पाएर मोबाइलहरू निस्किएपछि हामीलाई धेरै सुविस्ता भएको छ नानीहरूलाई पनि कतिवटा कुरामा अब मोबाइल चाहिन्छ नै राम्रोको लागि एकदमै राम्रै छ अब कतिले चाहिँ मिसयुज गर्छ त्यसमा चाहिँ अब हामीले भन्नु अब केही पनि छैन राम्रो गर्नेलाई राम्रै छ नराम्रो गर्नेलाई अब त्यस्तै हुन्छ त्यसले गर्दाखेरि अब अहिलेको समयमा चाहिँ मोबाइलले गर्दा अब हामीले कतिवटा कुरा घरमै बसेर गर्न सकिन्छ कतिवटा कुरा न्युजहरू भयो हामीले घरमा बसेरै देख्न सकिन्छ अब युट्युब भयो युट्युबमा हामीले कतिवटाको कुराको ज्ञान पाउँछौँ त्यसरी नै युट्युब भन्दाखेरि मेरो अब मैले पनि युट्युब च्यानल खोलेको छु त्यसमा चाहिँ मैले फुलहरूकै बेसी मात्रामा चाहिँ फुलहरूलाई लिएर चाहिँ मैले युट्युब च्यानल खोलेको छु त्यसमा तपाईँहरूले पनि देख्नु सक्नुहुन्छ मेरो त्यहीबाटै कतिवटा कतिजना मान्छेहरूले अब कमेन्टमा भन्नुहुन्छ कि कसरी अब तपाईँले त्यो फुलहरू बेच्नुहुन्छ के भनेर त्यो मैले अनलाइनै गरेर बेच्नुमा यति चाहिँ सुविस्ता भएको छ अहिले फोनले गर्दाखेरि हामीले जिपे पनि घरमै बसेर अब ब्याङ्क जानु पर्दैन घरमै बसेर हामीले पैसाहरू ट्रान्सफरहरू गर्नु पनि सुविस्ता छ सुविधा भएको छ यही हो मेरो जीवनमा चाहिँ एकदमै एकदमै परिवर्तन चाहिँ यसले नै गरेको छ फोनबाटै हामीलाई कतिवटा कुराको सुविस्ता भएको छ